मैले होइन जिलेटको सेभिङ क्रिम किनेको थिएँ अस्ति अन्त पहिला पनि धेरै नै किनेको मैले मेरो दाह्री अलिकति बाक्लो बाक्लो आउँछ र अब पहिलाको सेभिङ क्रिमहरूले चाहिँ त्यस्तो मजाले त्यो सेभ गर्नु नसकेको त्यो तान्नु नसकेको ब्लेटले तान्नु नसेको जस्तो लाग्यो अन्त जिलेटको मैले सेभिङ क्रिम किने मलाई चाहिँ भनेको थियो भाइले राम्रो हुन्छ भनेर अन्त किनेर त्यहाँबाट अन्त सेभहरू गरेँ हो मजाले त्यो कपाल पनि के मजाले तान्दो रहेछ मजाले अन्त मजाले भिज्दो रहेछ के जराबाट जराबाट भिझे पछि त्यो काट्दाखेरि मजाले निस्कँदा रहेछ कपाल डल्लै आउँदो रहेछ अन्त चाहिँ राम्रो लाग्यो मलाई सजिलो पनि दुख्नु पनि नदुख्ने मजाले भिझे पछि त्यो उयो काट्नु पनि सजिलो क्या राम्रो लाग्यो म त अब फेरि किन्नु पऱ्यो सके पछि जिलेट चलाउनु पऱ्यो हौ राम्रो लाग्यो मलाई सेभिङ क्रिम चाहिँ जिलेटको चाहिँ